व्यापार र वाणिज्यमा नेपाली भाषालाई कसरी प्रयोग गर्छ भने जस्तै अहिले हामी सिलगढी गयौँ भने सिलगढीको हरेक बङ्गालीले नेपाली भाषा सिकेको छ नेपाली भाषा बोल्छ अनि नेपाली भाषा बोलेपछि हामीलाई उनीहरूसँग सामान किन्नु सजिलो हुन्छ सामानको बारेमा सोध्नु यस्तो ग्यारेन्टी कति हुन्छ के हुन्छ कस्तो हुन्छ सामान सोधीखोजी गर्नु सजिलो हुन्छ त्यही कारण हामी नेपाली बोल्नेकोमै गएर किन्ने गर्छौँ हामीलाई त फाइदा हुन्छै हुन्छ सामान के कस्तो भन्ने सोधीखोजी गर्नु तर उनीहरूलाई पनि फाइदा हुन्छ उनीहरूले पनि नेपाली भाषा बोलेको कारण नेपालीहरू उनीहरूको दोकानमा गएर उनीहरूको सामान किन्छ यो उनीहरूलाई फाइदा हुन्छ यसरी नै हाम्रो नेपाली भाषा ले सहयोग पुरा गर्छ